हाम्रो कालिम्पोङमा चाहिँ अब के के प्रब्लम के के समस्याहरू छ भन्दाखेरि चाहिँ एउटा चाहिँ अब यस्तो नाराम्रो खानेहरू है यस्तो ड्रग्सहरू खाने मान्छे है हरू पुरा छन् है खाने केटाकेटीहरू पुरा छन् अन्त अर्को भयो एउटा चाहिँ केटीहरूको लागि त्यति राम्रो जग्गा छैन यहाँ त्यति फ्रिडम छैन केटीहरूको लागि हो अन्त अन्त जग्गाहरू एकदमै मैला छन् हाम्रो यो जग्गामा है कालिम्पोङ भन्ने जग्गामा जग्गाहरू मैला छन् अन्त रो कुनै जग्गातिर कुनै गाउँतिर रोडहरू बनाइदिएको छैन अनि यो सबै स आबो कुराहरूले समस्याले चाहिँ अब मानिसहरू कसरी असर पर्छ भने चाहिँ जुन अब केटाकेटीहरूले ड्रग्सहरू खाँदैछ त्यस्तो नाराम्रो चिजहरू खाँदैछ त्योहरूले चाहिँ अब अरूको नानी सानो सानो नानीहरूलाई पनि सिकउँदैछ है त्यही सिक्दैछ सानोहरूले पनि अन्त जुन रोडको मैलाहरूले गर्दाखेरि चाहिँ धेरै मानिसहरू अहिले बिमारहरू भइरहेको छन् है त्यो मैलाले गर्दाखेरि अब त्यो अक्सिजनहरू है ना राम्रो नभेटेर अन्त अर्को चाहिँ के भन्दाखेरि चाहिँ अर्को चाहिँ रोड राम्रो नभएको कारणले गर्दाखेरि चाहिँ बाटोहरू एकदमै नराम्रो भएको कारणले चाहिँ धेरै एक्सिडेनहरू हुन्छन् है गाउँतिर अन्त म चाहिँ अब नेताजीलाई चाहिँ के भन्नु चहान्छु भन्दाखेरि चाहिँ छिट् अब जति सक्दो चाहिँ तपाईँले चाहिँ अहिले हाम्रो जग्गामा चाहिँ आइकन चाहिँ यो ड्रग्सहरूदेखिन् सबै केटाकेटीहरूलाई पनि अब टाढो राखिदिनुहोस् अनि ती मानिसहरूलाई ड्रग्सहरूलाई इल्लिगलहरूलाई चाहिँ बाहिर निकालिदिनुहोस् एकदम होइन जो जो ले त्यस्तो गरेको देख्छ डाइरेक्ट उनीहरूलाई चाहिँ जेलमा लाने प्रोग्राम गर्नुहोस् अन्त जा जा जग्गातिर मैलाहरू छन् त्यतातिर म्युनिसिपालिटी र गभर्मेन्टहरूबाट चाहिँ एकदमै राम्रो सहयोग गर्नुहोस् त्यहाँ है सफा गर्ने मानिसहरूलाई दिनुहोस् अन्त अर्को चाहिँ रोडहरू छिटो छ होइन छिट् चाँडै भने चाँडै बनाइदिनुहोस् किनकि अन्त त्यो रोडले गर्दा धेरै मानिसहरू धेरै मानिसहरूको जिवनहरू गइरहेको छ